हजुर अहिलेसम्म त पाएको छुइनँ तर पनि अब यदि पाएछु भने चाहिँ म चाहिँ अवश्य त्यो कुरालाई एक्सेप्ट गर्छु अनि जस्तै कि त्यसमा भयो साल्सा सिक्नु इच्छा छ मलाई ब्या बेली ड्यान्स सिक्नु इच्छा छ फ्री स्टाइलहरू भयो लपिङ पपिङ धेरै प्रकारको डान्सको शैलीहरू या नृत्य नृत्यको शैलीहरू सिक्ने अवसर पाएछु भने चाहिँ त्यो अवसरलाई म गुमाउने छुइनँ